दार्जिलिङ डिस्ट्रिक्टमा शैक्षिक संस्थान विषयमा भन्नुपर्दा धेरै छन् दार्जिलिङमा चाहिँ शैक्षिक संस्थान जस्तो कि अब दार्जिलिङ गभर्मेन्ट कलेज साउथफिल्ड कलेज नर्थ पोइन्ट कलेज अनि स्कुलहरूमा सेन्ट टेरेजा स्कुल सेन्ट रोबर्ट स्कुल ट्रनबुल स्कुल बेटेन हाई स्कुल छन् र यो यो शैक्षिक संस्थानबाट धेरै मान्छेले धेरै आफ्नो आफ्नो विषय लिएर पढ्ने गर्छन् जस्तो कि साइन्स केमेस्ट्री कतिजना स्टुडेन्टले बायोलोजी कतिले आर्ट्स लिन्छन् कतिले कमर्स लिन्छन् र कतिजनाले पोलिटेक्निकमा गएर आफ्नो ट्रेनिङ गराउँछन् र दार्जिलिङमा धेरै उच्च स्तरीय शैक्षिक संस्थानहरू छन् र स्कुलको ठुलो ठुलो शैक्षिक संस्थानतिर त जुन चाहिँ स्कुलको जुन चाहिँ फिस धेरै नै छन् धेरै महँगो छन् तर गभर्मेन्ट कलेज अथवा गभर्मेन्ट स्कुलतिर चाहिँ एउटा लिमिटेड शुल्क छ